हेलो ए पारस भाइ बोल्नु भएको हो ए मलाई सुन्दरबन नेसनल पार्क घुम्नुजानु थियो कि अनि त्यही बारेमा तपाईँसँग कुरा गर्नु थियो हामी अब मिलाउँदैछौँ या भोलि हुन्छ या पर्सि

हामी चार पाँचजना छौँ हौ

हजुर हजुर हजुर

हजुर फेरि भाडा चाहिँ कति लाग्थ्यो होला नि उयो सुन्दरबनको यहाँ उयो बनको

हजुर हजुर

हजुर यो के अरे दुईवटा जग्गामा घुम्ने पोइन्ट्स उयोसहरू चाहिँ भिउजहरू चाहिँ कहाँ राम्रो छ हौ ए हजुर हजुर यो बेङ्गाल सफारीमा त पहिल्यै बुकिङ गर्नुपर्छ भनेको सुनेको थिएँ

हजुर हजुर

ए अलगै है त्यही त अब हामी चाहिँ सुन्दरबन जाने भनेर सबै साथीहरूले भन्दै थियो नि त त्यो नेसनल पार्क राम्रो छ भनेर अन्त अब त्यो अबबो त्यति साह्रो भएन भने पनि यहाँ बेङ्गाल सफारी पनि ठिकै छ तपाईँले भन्नु भएको अब हामी एकपल्ट सल्लाह गरेर म तपाईँसँग कुरा गर्छु कि त्यो उताको त्यो भाडाहरू मिलाइदिनुहोस् हो अन्त हजुर हजुर हजुर त्यहाँनिर यसो हामी के अरे एकदिन होल्ड गर्नु पनि सक्छौँ होला हजुर हुन्छ भाइ हुन्छ म तपाईँसँग कुरा गर्छु नि